किचनमा चाहिँ हामी थुप्रै इलेक्ट्रिकल सामानहरू चलाउन पाइन्छ आहिले चाहिँ जस्तै फ्रिज ओभन अन्त बोयलर अन्त यिनीहरले चाहिँ धेरै अब मद्दत गरिरहेको छ हामीलाई अन्त जस्तै मिक्सी अन्त यो सब ग्यास चुल्हा यो सब भएकोले गर्दाखेरि चाहिँ अहिले हाम्रो लाइफ चाहिँ धेरै सजिलो छिटो भएको छ जस्तै अब पहिला चाहिँ हाम्रो आमाहरूले भन्नु हुन्थ्यो अब चुल्हामा आगो फुक्यो दाउरा खोजेर ल्यायो दाउरा ल्याएर बाल्यो पहिला सुकायो दाउरा त्यहाँदेखि मात्रै बाल्यो बर्खामा त अझै दाउराहरू भिजेको बेलामा त आगो पनि नबलिदिने अन्त अर्को कुरा चाहिँ दाउरामा पकाइसकेपछि त्यो हाँडाभाँडाहरू सबै मैला हुने कराई भाँडाहरू सबै मैला भएपछि चाहिँ त्यो धुनु नै टाइम लाग्ने पकाउनु मात्रै ठुलो कुरो नभएर पकाएर खाइसकिसकेपछि त्यहाँदेखि त्यो भाँडाहरू धुनु त्यो कालोहरू पखाल्नु धेरै समय लाग्ने त्यही भएकोले गर्दाखेरि त्यतिखेर हाम्रो आमाहरूले प्रायः जसो किचनमा काम गर्नु पसिसकेपछि अरू कुरा गर्ने टाइमै नपाउने पकाउँदा त्यहाँदेखि त्यो धुँदा ओर्दा सफा गर्दा त्यसमै टाइम जाने तर अब अहिले चाहिँ धेरै सजिलो भएको छ जस्तै ग्यास चुल्हा आएको छ त्यसमा त त्यो के अरे तपाईँको हाँडाभाँडाहरू पनि मैला नहुने एकताल धुँदाखेरि भइहाल्ने अन्त फ्रिज कतिवटा खानेकुरा हामीले अब अहिले उब्रियो खाएन भनेर राख्दाखेरि पनि हुने नबिग्रिने नभए त पहिलातिर त बर्खा उयो के अरे गरम महिनातिर त खानाहरू बिग्रिदिने तर फ्रिज भएकोले धेरै सजिलो भएको छ अन्त मिक्सर यो चाहिँ अब पहिला पहिला त सिलौटोमा पिस्नुपर्ने अचारहरू मसालाहरू जे पनि सिलौटोमा धेरै समय लाग्ने पिस्नु जसै अरूभन्दाखेरि पनि चाडबाडको बेलामा घरभरि पाहुना आएको बेलामा खाना खानापिना धेरै पाक्ने अन्त धेरै पाक पाकेकोले गर्दाखेरि चाहिँ पकाउनु परेकोले गर्दाखेरि चाहिँ अचार मसालाहरू धेरै टाइम लाग्ने त्यो सिलौटोमा पिस्नु तर अहिले चाहिँ मिक्सीमा लाएर पिस्दाखेरि हुन्छ अब घरको परिवार मात्रै तिन चारजाना मात्रै हुँदाखेरि त सिलौटोमा पिस्दाखेरि पनि ठिकै छ अलिकति मात्रै टाइम लाग्छ तर चाडबाडमा चाहिँ धेरै असुविस्ता हुने त्यही करणले गर्दाखेरि चाहिँ अहिले चाहिँ अब हामी हाम्रो आमाहरू चाहिँ धेरै टाइम पाउँछ किचनमा काम गर्दै पनि जस्तै राइस कुकरमा भात बसाएर अरू केही काम गर्दाखेरि पनि हुन्छ त्यहाँदेखिको अब मसालाहरू पिस्नु छ अचारहरू पिस्नु छ मिक्सीमा टक्कै पिस्यो एकैछिनमा भइहाल्छ अन्त घरमा किचनमा काम गर्नेले पनि यो इलेक्ट्रिकल सामानहरू आएकोले गर्दाखेरि यो एडभान्स भएकोले गर्दाखेरि धेरै समय पाउँछ हरेक कुरा गर्नु पनि पार्ट टाइम जस्तै कसैले पढ्नु पनि पाउँछ कसैले सिलाउनु बुन्नु धेरै अरू कामहरू पनि गर्नु भ्याउँछ